र हाम्रो चाहिँ यता टुरिज्महरूलाई चाहिँ चाहिने बजार भनेको यहाँ हाम्रो मार्केटमा ठुलो बजार लाग्छ हो त्यसमा चाहिँ हाम्रो होइन सबै चाहिने कुरोहरू एभाइलेभल हुन्छ र हाम्रो सप्ताह बजार पनि हप्तामा एक खेप लाग्छ शनिवार बजार हो त्यसमा पनि हामीलाई चाहिने कुरोहरू सबै उपलब्ध हुन्छ हामीलाई चाहिने कुरो भन्दामा सेम्पो सेम्पो कन्डिसनर पाउडर साबुन ब्रस कोलगेट लुगा साडी होइन अन्त हामीलाई घरमा किचनमा चाहिने सामान भनेको थाल बटुको भाँडा अझ एसेक्ट्रा मतलब लाइक अब थुप्रै छ होइन हामीलाई त्यो सबै चाहिने कुरोहरू सबैहरू हुन्छ अन्त सबै कुरोहरू होस् सबैलाई एभाइलेभल हुन्छ सबै कुरो अन्त त्यो सबै कुराहरू एभाइलेभल हुन्छ त्यही भएर टुरिज्महरूलाई पनि सबै सजिलो हाम्रो यता पनि सबैलाई सजिलो अन्त अझ हामीलाई चाहिने कुरोहरू भन्दा म चाहिँ हाम्रो सबै यत्रो यत्रोदेखि लिएर सबै अब के केमा चाहिने सबै कुरोहरू यहाँ एभाइलेभल हुन्छ यो बजारमा होइन अन्त टुरिज्म टुरिज्महरूलाई पनि सजिलो हुने सबैलाई सजिलो हुने यहाँ सबै मार्केटमा सबै कुरोहरू एभाइलेभल हुन्छ अन्त एभाइलेभल हुन्छ अन्त च बजारमा चाहिँ हामीले चाहिने भनेको अब थुप्रै हुन्छ अन्त हामीले चाहिने भनेको चप्पलहरू चप्पलहरू हुन्छ होइन अन्त हामीलाई लगाउनु पाएको हेयरबेन्डहरू त्यस्तोहरू ब्यागहरू स्कुल ब्याग स्कुल कपी नोटबुकहरू सबैहरू थुप्रो थुप्रो थुप्रो हुन्छ हामीलाई चाहिने कुरो टुरिज्ममा र अन्त हामीले थुप्रै कुरो हुन्छ हामीलाई चाहिने कुरो र हामीलाई त्यही भएर हामीलाई सबै सजिलो हुन्छ यता बजार र सबै एभाइलेभल हुन्छ हजुर